हजुर ए तपाईँ चाहिँ सब्जीको उयो हो ए अच्छा अच्छा हजुर ग्रिन ग्रोसरीको है अच्छा सुन्नुहोस् न त्यो तपाईँ अहिले यो जुन चाहिँ यो सेस यो सिजन छ है यो टाइममा चाहिँ तपाईँकोमा के के छ होला अहिले पाइने चाहिँ त्यो भेजिटेबल्सहरू सब्जीहरू हजुर म मधेसको छ है अन्त प्रायः

टमाटरहरू नि है हजुर त्यसो भने तपाईँले मलाई नि मलाई चाहिएको छ कि यो सबै गरेर चाहिँ तपाईँ सबै त्यो आइटम मिसाएर है सबै भेराइटिजको चाहिँ मलाई तपाईँले यो सबै अहिले पाउने यो यो सिजनको पाउने सबै त्यो सागसब्जीहरू चाहिँ तपाईँले मलाई थर्टी थर्टी केजी गरेर चाहिँ कति जत्ति आइटम छ त्यहाँ होइन अहिले पाउने जति होइन त्यो चाहिँ मलाई थर्टी थर्टी थर्टी केजी गरेर चाहिँ मलाई दिन सक्नुहुन्छ ति तिस केजी किलो गरेर मलाई तपाईँको भोलि चाहिएको छ हजुर हजुर हजुर हजुर अच्छा अच्छा बिहानभन्दा बेलुकी सक्छ है भनेपछि तपाईँको आफ्टरनुन कति बजीसम्म बज्छ है ए भनेपछि तिन बजी कन्फर्म हुन्छ है हजुर हुन्छ हुन्छ म पठाइदिन्छु वाट्सएप गरिदिन्छु कि हजुर हुन्छ म त्यो हजुर अनि तपाईँको चाहिँ रेटहरू पनि ठिकठिकै लगाउनुहुन्छ होला है अँ अँ त्यही त अँ क्वान्टिटीमा छ त्यसले गर्दा हजुर हुन्छ हुन्छ अँ हवस् हवस्